मलाई मेरो मित्रहरूसँग पदयात्रा गर गर्न मनपर्ने इलाका चाहिँ हो तपाईँको दार्जिलिङको टाइगर हिल होइन अब टाइगर हिल मलाई धेरै मनपर्छ क्या टाइगर हिल पदयात्रा गरेर जान टाइगर हिल भयो तोङ्गलु भयो फालुट भयो धेरै ठाउँहरू छ सन्दकफू भयो साथीहरूसँग मित्रसँग जानुपर्ने ठाउँहरू धेरै धेरै राम्रो छ पाहाडी इलाका जस्तै कि अब तपाईँको पाहाडमा के हुन्छ भने अब पदयात्रा गर्नको लागि बिहानै हिँड्नपर्छ है भालेको डाकभन्दा अगाडि तपाईँ उठेर हिँड्नपर्छ अन्त तपाईँको हिँड्दाखेरि बिहानको चिसो हावाले मुटु छोएर जाँदाखेरि यति अब आनन्द हुन्छ कि त्यो आनन्द म तपाईँहरूलाई व्यक्त गर्नु सक्दिनँ है अब मलाई अब पाहाडै मनपर्छ म पाहाडकै भएर पनि मलाई न्याक्क लाग्दैन के पाहाडले पाहाडको मान्छेहरूले पाहाड देख्दाखेरि वाक्क भयो भन्ने खालको त्यस्तो सोच बोग्दोरहेछ तर मलाई चाहिँ हुँदैन पाहाड अब पाहाड भनेको अब तपाईँको दार्जिलिङ पाहाड अब हेरेर जहिले हेर्छु तब नयाँ भएर आएको जस्तो लाग्छ क्या हो मलाई हावा यसको अब वातावरण है डेली अनि मलाई मनपर्ने ठाउँहरू धेरै छ क्या म वर्णन गर्न सक्दिनँ एउटा यहीँ ठाउँलाई मलाई पुरा मनपर्छ भनेर म भन्न पनि सक्दिनँ किनभने दार्जिलिङ नै अब पाहाड की रानी दार्जिलिङ होइन र तपाईँले सुन्नुभएको त्यो मलाई एकदमै मनपर्छ अन्त अब धेरै ठाउँहरू छ मलाई तर मन सबैभन्दा अब अलिक धेरै नै मनपर्ने ठाउँ चाहिँ हो मलाई टाइगर हिल दार्जिलिङको टाइगर हिल गाडीहरू जान्छ धेरै जान्छ तर पदयात्रा गरेर जान धे यत्ति साह्रो अब दामी आनन्द हुन्छ नि म तपाईँलाई वर्णन गर्न सक्दिनँ मित्रहरूसँग जब पहिलोपटक म पदयात्रा गरेर पहिलो जनवरी जो कि न्यु इयरको दिन पहिलोपल्ट गएको थिएँ त्यो दिन अब धेरै मजा आएको थियो के अब धेरै धेरै किनभने अब हामी यहाँबाट बिहान साढे तिनको भालेको डाकभन्दा अगाडि उठेर हिँडेको हामी मान्छेहरू अनि हामी लगभग तिन घन्टामा माथि पुगेका थियौँ दार्जिलिङदेखि टाइगर हिल तिन घन्टा लगभग तिन घन्टा लागेको थियो हामी बिसाउँदै थाक्दै तातो पानीहरू लगेर गएको थियौँ खानाहरू घरबाट बनाएर लगेका थियौँ खाजाहरू बनाएर लगेका थियौँ बिहान उठ्यो अनि साढे तिनको समयमा हामी उकालो लाग्यौँ अनि उकालो जाँदा जाँदा खुट्टाले हाम्रो साथ नदेला जस्तो गर्यो तर पनि साथीहरू सबै एकजुट भएर जोसिएर उकालो हिँड्दाखेरि अनि हामी अब पाहाडतिर घाम हेराइ घाम झुल्काइ बिहानको घाम झुल्काइ हेर्नको लागि हामी समयमै पुगौँ तिन घन्टा बाद ति तिन घन्टा पनि लागेन हामीलाई साढे दुई घन्टाहरू जस्तो लागेको थियो र जब हामीले त्यो पहिलोपटक त्यो डाँडाबाट टाइगर हिलको डाँडाबाट घाम झुल्केको उदाएको देख्दाखेरि हामीले जुन त्यो थकाइ थियो हामी यहाँबाट हिँडेर पदयात्रा गरेर गएको हामी मित्रहरूसँग जुन खुट्टा दुख्दैथ्यो हाम्रो त्यो सबै आनन्द भएर आयो क्या त्यो दृश्यले नै त्यति राम्रो दृश्य चाहिँ छ हाम्रो दार्जिलिङ टाइगर हिलको अब मलाई त्यो मुटु छोएर आउँछ के अहिले पनि सम्झिँदाखेरि झझल्को सम्झिँदाखेरि त्यो त्यो दिन चाहिँ म कहिल्यै पनि बिर्सिन सक्दिनँ मेरो मित्रहरूसँग अनि त्यो दृश्य पनि म कहिल्यै बिर्सिन सक्दिनँ आँखा लोभ्याउने एकदमै आँखा लोभ्याउने दृश्य थियो त्यो चाहिँ अन्त त्यस्तो यात्राहरू धेरै गयौँ हामी मेरो मित्रहरूसँग तर टाइगर हिलको यात्रा चाहिँ मेरो अहिलेसम्मको सबैभन्दा बेस्ट सबैभन्दा राम्रो एकदम आनन्ददायक चाहिँ टाइगर हिलकै यात्रा थियो मेरो मित्रहरूसँग अब त्यो त्यति मात्र नभएर हामीले धेरै फोटोहरू खिच्यौँ हामीले यो सोसल मिडियातिर पोस्ट पनि गर्यौँ र धेरै राम्रो पो रेस्पन्स आएको थियो क्या अब महानुभावहरूकोबाट हेर दर्शकहरूकोबाट हाम्रो फलोअर्सहरूकोबाट हाम्रो मेरो साथीको युट्युब च्यानलहरू छ त्यसमा पनि धेरै राम्रो रेसपन्स आएको थियो हामी ब्लगहरू बनाएर उकालोहरू हिँडेका थियौँ त्यति बेला त्यो अनि पछि गएर त्यो सबै के हामी हिँडेको मुमेन्ट क्याप्चर गरेर हामीले त्यो इन्जोय गरेको मुभमेन्टहरू सबै क्याप्चर गरेर सोसल मिडियामा पोस्ट गर्दाखेरि युट्युबमा पोस्ट गर्दाखेरि यत्ति धेरै रेसपन्स आएको थियो कि कमेन्टमा पनि धेरै रेसपन्सहरू आएको थियो सोद्धै थियो कुन ठाउँ हो हामी पनि जान्थ्यौँ भनिदिनु होला कमेन्टमा रिप्लाई गरिदिनु होस् होला भनेर धेरै अनि हामी हाम्रो मित्रहरूसँग जब र त्यसरी हामीलाई सोद्धाखेरि हामीले भनिदियौँ के त्यो टाइगर हिल हो दार्जिलिङको अनि धेरै पर्यटकहरू अब दर्शकहरू अब बाहिरका सिलगढी जो प्लेन्सहरूका महानुभाव महानुभावहरूलाई पनि हामीले भनिदियौँ के दार्जिलिङको यो ठाउँ चाहिँ आउनुहोस् एकपल्ट अन्त धेरैले यस्तो पनि भन्छ क्या अब यो धेरै कमेन्टेटर्सहरूले धेरै अब दर्शकवृन्दहरूले हाम्रो सोसल मिडियाको दर्शकवृन्दहरूले त्यो हामीले एकदम पाप पाहाडबाट त्यो घाम अस्ताएको फोटो खिचेर हामीले पोस्ट गर्दाखेरि बुद्ध भगवान सुतेको जस्तो पनि देखिन्छ भनेर कमेन्ट गरेको थियो अनि साँच्चैमा हेर्दाखेरि त्यस्तै पनि देखिन्छ क्या बुद्ध भगवान सुतेर आफ्नो सुतेको स्थानमा देखेको पनि जस्तो पनि देखिँदोरहेछ क्या त्यो टाइगर हिल त्यो दृश्य चाहिँ त्यत्ति साह्रो राम्रो देखिँदोरहेछ त्यहाँ अनि हामी बाहेक अन्य धेरै पर्यटकहरू पनि थियो धेरै टाढो टाढोको अन्य ठाउँहरूको दार्जिलिङको मात्र नभएर धेरै अन्य ठाउँहरूको सिलगढी भयो तपाईँहरूको बाहिर बाहिरबाट आएको थियो धेरै फरेनर्सहरू आएको थियो अङ्ग्रेजहरू पनि आएको थियो अङ्ग्रेज पर्यटकहरू पनि आएको थियो धेरै टाइगर हिलको एउटा घाम झुल्काइ हेर्न मात्रैको लागि पनि र त्यति साह्रो अब लोभ्याउने छ क्या हाम्रो दार्जिलिङको टाइगर हिल चाहिँ अँ त्यही भएर पुरा मनपर्छ दार्जिलिङको टाइगर हिल चाहिँ एकदमै मनपर्छ